हेलो मिस्टर कम्पनी सुन्नुहोस् न मैले जुन मिस्टर कम्पनीमा जुन मैले एउटा लुगा टिसर्टको अर्डर गरेको थिएँ तर यहाँ जुन मेरो एपमा चाहिँ डेलिभर भएको चाहिँ अब देखाएको छ र मैले त्यो सामान चाहिँ अब समयमा पाउनसकेको छुइनँ अब यो चाहिँ तपाईँहरूले के गर्नुभएको अब अब तपाईँले यसमा हेल्चेक्र्याइँ गर्नुभएको हो कि अब मैले त अब यो कम्पनी राम्रो हो भनेर मैले अब सबै साथीहरूबाट सुनेँ र मैले फर्स्ट टाइम मैले अर्डर गर्दा चाहिँ मैले सामान चाहिँ सामान चाहिँ पाएको छुइनँ र जुन एपमा चाहिँ तपाईँहरूबाट चाहिँ आउँदैछ यो सामान चाहिँ अलरेडी अब डिस्प्याच भयो मेरोमा पुग्यो है मैले पाएँ भन्ने खालको म्यासेज आएको छ तर मैले सामान पाएको छुइनँ र मैले यसको मैले अनलाइन पेमेन्ट पनि गरिसकेँ तपाईँहरूले चाहिँ यस यसको लागि चाहिँ के गर्नुहुन्छ अब यसै गर्नुभयो भने त तपाईँहरूले अब यो बिजनेस चाहिँ अब तपाईँहरूको बढेर चाहिँ होइन घटेर जान्छ है कस्टमरहरू अब अब त्यस्तो राम्रो तपाईँहरूले फ्यासिलिटी दिनु सक्नुभएन टाइममा डेलिभरी गर्नु सक्नुभएन भने चाहिँ तपाईँहरूले चाहिँ नगर्दा पनि हुन्छ मलाई लाग्छ